हजुर हजुर दिदी ए हेर्नुहोस न हौ अस्ति एउटा ब्याउने गाई थियो हो दुध दिँदै थियो बिमार भयो कि एकदुई दिन खोइ ज्यादा केही भएको छैन बिमार भएर खोइ मर्यो कि अनि त चारवटा गाईमा तिनवटा मात्रै भयो त अनि त त्यहीमाथि अब तपाईँलाई थाहा छ त हामी भ्यानमा आउँछौँ भ्यानमा बाँड्दै आउँछौँ अहिले फेरि पेट्रोलको दाम पनि कति बढेको छ टाढाबाट आउँछौँ हामी हो त्यही कारणले नि दिदी हुन हैन अलि हैन दुःखै पर्यो नि त दिदी कि एक दुईदिन मात्रै हो फेरि एउटा गाई अर्को हेरिराखेको छौँ कि अनि त त्यो गाई लिएर दामहरू मिलाउँदैछौँ त्यो गाईको लागि पनि अब राम्रै म त हुन त दुधहरूमा पानीहरू त्यस्तो केही मिलाउँदिनँ तपाईँलाई थाहा भएकै कुरा हो हो तपाईँ खाइरहनुहुन्छ अब त्यो दुधमा अब त्यो पानी त छैन अब तर राम्रो दुधै दिँदैछु अलिकति दुधको चाहिँ साप्लाई कम्ती भयो नि त अनि त फेरि अर्को गाई पनि किन्नुपर्ने अवस्था भयो अनि त नि दिदी तपाईँले आहिले के सत्तरी के ज्यादा भयो तपाईँलाई ए हजुर दिदी ऊ दाजुले के अलिक बढाऊ न भन्ने कुरा गर्नुभयो नि त कि दाजु र मेरो सल्लाह भयो नि त त्यो भएर नि हुन्छ म तपाईँलाई चाहिँ अरूलाई चाहिँ नभन्नुहोस् हो तपाईँलाई चाहिँ म अड्सट्ठीहरू चाहिँ गरिदिन सक्छु नि है हुन्छ

हजुर हजुर

हजुर हजुर

ए हजुर हजुर ठिकै हो नि तपाईँको पनि कुरा कि म नि अब अलिक बढाउँ न भन्नुभयो नि त कि दाजुले पनि अनि त यसो पेट्रोलको पनि दाम बढ्यो गाई पनि एउटा अचानक मर्यो अनि त अलिक साह्रै परेर के त योपालि दिदी अब अर्को ल्याउँछौँ गाई ल्याएपछि चाहिँ फेरि दाम पैँसठ्ठी नै हुन्छ नि हजुर हजुर हजुर ल दिदी हजुर दिदी हुन्छ दिदी हुन्छ म पनि म भोलिदेखिन्को तपाईँलाई म अड्सठ्ठीहरू गर्छु दिन्छु नि ल हुन्छ दिदी